हेलो ए हजुर तपाईँ चाहिँ चिया बगानको श्रमिक हुनुहुन्छ ए हजुर म यता राइटर बोल्दैछु कि अन्त अहिले फिलहाल तपाईँको त्यहाँ चिया बगानको अवस्थाहरू के छ कसो छ है तपाईँहरूको सुविधा असुविधाहरू के के छ त्यो भनिदिनुहोस् न अलिकति हजुर हजुर हजुर त्यसकै बारेमा तपाईँहरूको त्यही सबै समेटेर चाहिँ एउटा लेख लेख्दैछु त त्यही भएर नि हजुर हजुर हजुर हजुर हजुर हजुर अब यसरी फेरि अब तपाईँ हाम्रो चाढ है दसैँ दिवाली पनि अगाडिपट्टि छ होइन त्यसको अवस्थामा चाहिँ तपाईँको बोनसहरूको चाहिँ कुराहरू के चल्दैछ कस्तो चल्दैछ भनेर नि त्यो त्यो बारेमा पनि अलिकति बताइदिनुहोस् न हजुर हजुर

हो नि हजुर हजुर अन्त तपाईँहरूको चाहिँ अब यो बिस प्रतिसत चाहिँ कन्फर्म पाउँछ भनेर तपाईँहरू एकदमै बिस प्रतिसतै पाउँछ कि एसको लागि पनि हुँदैछ बिस प्रतिसत पाउने कि अब त्योभन्दा कम्ति पाउने भन्ने बिषयमा चाहिँ तपाईँहरूको के भयो कुरा क्लियर भयो भएन हजुर ए हजुर हजुर हजुर हजुर त्यही त तपाईँहरूको जहिल्यै पनि सालैपिच्छे यस्तै नै सुन्नु पाउँछ है यस्तै नै सुन्नुमा आउँछ र यो समस्या चाहिँ अब कहिले पनि हल भएको चाहिँ अब है त्यो त्यो दिन चाहिँ कहिले आउँछ तपाईँहरूको हल हुने है र तपाईँहरूले अब यस्तो मर्काहरू बोकिरहनु भएको छ अब त्यसको लागि हामी पनि एकदमै चिन्तितै छौँ है र पनि अब जे हुन्छ अब राम्रै होस् भन्ने अब मेरोबाट पनि तपाईँहरूलाई छ है हजुर हवस् हवस् हवस्